हाम्रो क्षेत्रमा उपलब्ध कम्पनीहरू धेरै छन् जस्तो कि एयरटेल बिएसएनएल र जियो तर हाम्रो परिवारको प्रिय चाहिँ एयरटेलै हो जे हाम्रो पुरा परिवारले यही युज गर्नुहुन्छ